धर्मले एकजुट कसरी बनाउँछ भन्ने कुरामा चाहिँ जुन चाहिँ एउटा धर्म मान्ने जति भक्तहरू हुन्छ भक्तहरूलाई एउटा डोहोर्याउने सही बाटो देखाउने गुरु हुन्छ गुरु सधैँ भक्तसँग रहिरहन्छ भन्ने कुरा हुँदैन वर्तमान समयमा एक अर्कामा समय दिने समय नै हुँदैन व्यस्तताको कारणले र जुन दिन आफूले मानेको अथवा विश्वास गरेका गुरुहरू भक्तजनहरू अघि आउने छ त्यो दिन सबै भक्तजनहरू एकजुट हुने गर्छ र जस्तै बुद्ध जयन्ती भयो फेरि भने बुद्ध जयन्तीमा गुम्बामा भव्य रूपमा बुद्ध जयन्ती पालन हुन्छ तर त्यस दिन कुनै पनि एउटा बौद्ध धर्मको ठुलो गुरु त्यस ठाउँमा आएको खण्डमा दर्शनका निम्ति पनि भक्तहरू भेला हुने गर्छ